अस्ति मैले त्यो एउटा कुर्ती किनेको थिएँ कि तपाईँहरूको उयो दोकानबाट कस्तो राम्रो त्यो क्वालेटी पनि एकदम राम्रो कलर पनि कस्तो मिठो कलर हो अन्त मेरो साथीहरूले पनि अब यो कहाँबाट ल्याएको यो चाहिँ कुन चाहिँ दोकानबाट ल्याएको मलाई प पुरा मन पऱ्यो एकदम फिट्नेस खाले कलर पनि नजाने हो अन्त एकदम के भन्छ त्यो चाहिँ यस्तो राम्रो खाले अब लगाउँदा पनि यस्तो कम्फर्टेबल जाडोमा पनि ठिक्कको शीतल हुने गरम महिनामा पनि शीतल हुने हो कभरेज खाले कुर्ती रहेछ कस्तो मन पऱ्यो मलाई त्यो कुर्ती चाहिँ अन्त के भन्छ मेरो हस्बेन्डले चाहिँ त्यो कुर्ती लगाएको थिएँ कस्तो सुहाएको त्यो कुर्तीले तिमीलाई कहाँबाट लिएको यस्तो राम्रो क्वालिटी भएको कुर्ती भनेर पुरा उयो गर्नु हुँदै थियो तारिफ गर्नु हुँदै थियो अन्त यता हाम्रो साथीहरूले पनि मेरो घर छिमेकीको दिदीहरूले पनि पुरा एकदम यो कुर्ती चाहिँ यस्तो राम्रो रहेछ कहाँबाट लिएको यो कुर्ती यस्तो राम्रो कलर पनि कस्तो मिठो लगाउँदा पनि कति शीतल देखेको तिमीलाई कति सुहाइरहेको छ भन्दै पुरा उयो गर्नु हुँदै थियो तारिफ गर्नु हुँदै थियो अन्त त्यहाँ मेरो त्यो जो घर छिमेकी दिदीले चाहिँ अन्त मलाई बिक्री गर न यो कुर्ती पुरा मन पऱ्यो मलाई त तिमी तिम्रो कुर्ती हो पुरा मन पऱ्यो अनि त्यो भएर चाहिँ मलाई बिक्री गर न भनेर भन्नु हुँदै थियो हो अन्त मैले चाहिँ मलाई त कस्तो उयो उति सजिलो छ यो कुर्ती कम्फर्टेबल छ भनेर चाहिँ मैले ऊ त्यो दिदीलाई भने म त्या एड्रेस दिन्छु तपाईँ त्यहीँबाट किन्नु होस् भनेर भनिदिएको थिएँ हो अन्त यो त मेरो बिन्दु काकीहरूले पनि भन्नु हुँदै थियो सरस्वती अन्त त्यहाँ दुर्गा काकीहरूले भन्नु हुँदै थियो यस्तो यो कुर्ती त कस्तो राम्रो रहेछ तिम्रो तिमीलाई कति सुहाएको कलर पनि कस्तो मिठो कलर पनि हो अन्त त्यहाँबाट कति मजाको देखेको भन्दै भन्नु हुँदै थियो हो अन्त त्यहाँ गएर त्यो कुर्ती चाहिँ यस्तो राम्रो क्वालिटी त्यो दोकानमा चाहिँ त्यही एक पिस मात्र अब रहेछ त्यस्तो राम्रो चाहिँ अब अरू पिस पनि थियो तर त्यस्तो क्वालिटी थिएन त्यसमा चाहिँ